मैले कहिले कुनै पनि वैकल्पिक चलिरहेको कसरतहरू चाहिँ प्रयास गरेको छुइनँ अहिलेसम्म चाहिँ अब अब म हल्का फुल्का एक्ससाइज गर्छु बिहान योगा गर्छु तर त्यस्तो त्रिलडोरहरू चाहिँ गरेको छुइनँ हुन त अब दौडिनु त मानिसलाई धेरै नै फिट राख्छ स्वस्थ राम्रो हुन्छ कसरी स्वस्थ बनाउँछ भन्दाखेरि दौडिनु त हाम्रो शरीरको लागि राम्रो हो अरूभन्दा पनि मान्छे वकको लागि जान्छ दौडिन जान्छ त्यो आफ्नो शरीरलाई फिट राख्नको लागि हामी फिट भयो भने हाम्रो शरीरमा रोग लाग्दैन अनि अहिले चलन नै भइसकेको छ कि बिहान बेलुकी मानिसहरू वकमा जान्छ हाम्रो शरीरको कसरत हुन्छ र कसतर गरेर पसिना निकाल्नु त झन् एकदमै राम्रो हो र हाम्रो शरीरको हड्डीलाई पनि मजबुत बनाउँछ र यसरी कसरत गर्नु राम्रो हो यसले हा यसले हामीलाई फिट र स्वस्थ स्वस्थ राख्नुमा धेरै मद्दत गर्छ